हेलो म मेरो मेरो एउटा नानी छ सानो नानी है रिधिमा रिधिमा थापा अनि उसलाई चाहिँ यो डान्स क्लास आर्ट क्लास या सिङ्गिङ उसलाई चाहिँ एकदमै रुचि छ उसले चाहिँ एकदमै यो जे सक्यो उसमा एकदमै राम्रो उयो गर्छ कि अनि तपाईँको उसमा है स्टुडियोमा भेकेन्सी छ कि भनेर नि हजुर हजुर अनि मेरो चाहिँ दस वर्षको नानी छ है अन्त उसले चाहिँ यो अब आर्ट क्लास भयो अनि यो उसमा चाहिँ डान्सिङ यसमा चाहिँ एकदमै रुचि राख्छ है अन्त उसको लागि चाहिँ अब तपाईँको स्टुडियोमा चाहिँ अब उसको एडमिसन गराउँ भनेको थिएँ अन्त तपाईँको एडमिसन फिस चाहिँ कति होला तपाईँको एडमिसन फिस चाहिँ कति होला

हेलो

ए हजुर हजुर सुनेँ कि सुन्नुहोस् न अलिकति नेटवर्क डिस्टर्ब हुँदाखेरि सुनेन तपाईँको हजुर एडमिसन फिस चाहिँ कति होला अनि सुन्नुहोस् न अनि अब है उसले म चाहिँ यस्तो सोच्दैछु उसले चाहिँ अब त्योभन्दा सबै उसमा चाहिँ अब कुन चाहिँ चाहिँ रुचाँउछ है अब डान्स क्लास या सिङ्गिङ क्लास या अब आर्ट क्लास यसमा कुन चाहिँमा रुचि गर्छ अन्त त्यसमा चाहिँ गराउँ भनेको थिएँ है अन्त त्यसले गर्दा अनि सुन्नुहोस् न अलिकति अब एडमिसन चाहिँ अलिकति मलाई चाहिँ अलिकति बेसी भएको जस्तो लाग्यो अलिकति कन्सेसन हुँदैन होला अनि सुन्नुहोस् न तर पनि है अब म लिएर त आउँछु है अन्त अब तपाईँको त अन्त मन्थली चाहिँ कति छ होला है आम्माहो अन्त मन्थली नै त्यत्रो फोर थाउजन अन्त अब मन्थली त अलिक बेसी भयो नि हौ मन्थली त त्यत्रो अब त अम्माहो हो त्यो त मानेँ है अब तपाईँहरूले नि अब टिचरहरूलाई दिनुपर्छ तर पनि फोर थाउजन मन्थली त है अब कति घन्टाको हुन्छ तपाईँको यो आर्ट्स क्लास सिङ्गिङ क्लासहरू चाहिँ हुन त फोर थाउजन त अलि अब त साह्रो पर्ला जस्तो भयो नि फोर थाउजनभन्दा चाहिँ अलिकि कम्ती हुँद फोर थाउजन है एउटा नानीको त्यत्रो अन्त अनि सुन्नुहोस् न अन्त यो फी चाहिँ है अलिक बढी भएको जस्तो लाग्यो म लिएर चाहिँ अब नानीलाई लिएर चाहिँ आउँछु है अनि अब नानीलाई लिएर आएर अब तपाईँहरूले पनि हेरिदिनुहोस् उसले अब है अब कुन उयसमा चाहिँ अलि अब राम्रो गर्छ तपाईँले त्यसमै मिलाइदिनुहोस् अनि सुन्नुहोस् न अनि यो जुन चाहिँ उसबाट भने चाहिँ कति अब मन्थ मतलब अब एउटा मात्रै क्लास गरायो भने चाहिँ फोर थाउजन अनि यो पुरै तिनटै क्लास गरायो भनेदेखि चाहिँ कति सिक्स थाउजन अनि अलिक सिक्स थाउजन त अलिकिति उयो भयो हजुर हजुर हजुर सुन्दैछु अफिसमा आएर त भेट्ने तर पनि है म्याम अलिकति यतै अलिकति कन्सिडर गरिदिनुहोस् न है अब सिक्स थाउजनहरू त अब अलिकिति भयो है सिक्स थाउजन चाहिँ अलिकति बढी नै भयो हजुर अब यस्तो हुन्छ म अफिसमै ल्याएर चाहिँ उयो गर्छु कि हुन्छ हवस् म अफिसमै लिएर आउँछु नि है हस् हवस्